हातले बनाएका कपडाहरू राम्रो हुन्छन् कति सा सालसम्म हुन्छ किनेको कपडा दुई साल तिन साल पनि जाँदैन त्यही कारणले बनाएको कपडाहरू राम्रो हुन्छ हामी स सधैँभरि ब ब आफूले बनाएको कपडा लगाउँछौँ जुनी जुनी पनि जान्छ ए ए कपडाहरूकै